हजुर हजुर भन्नुहोस् न ए हजुर तपाईँले के हेर्नुभएको थियो हजुर हजुर दार्जिलिङ त्यो गर्ने

हजुर छ सोनादामा पनि हजुर कुन चाहिँ भन्नुहोस् न म चेक गरिदिन्छु हजुर हजुर

हजुर हजुर सोनादामा पनि हाम्रो चाहिँ स्टक त छ कि अहिले साइज चाहिँ तपाईँले हजुर त्यहीँ गएर एकपल्ट हेर्नुपर्छ होला मजाले नै साइज तपाईँको हजुर हामीले अनलाइनमा चाहिँ नदेखाएको कारण चाहिँ त्यो पुरा उयो भाएको छ नि त साइजमा चाहिँ पुरा डिफ्रेन्ट आएको छ अब यहाँनिर हामीले टक्कै मेजरमेन्ट लिएर चाहिँ दिन सक्दैन नि त अन्त हेरिहेरि छ तपाईँको मिडियममा पाउनुहुन्छ लार्जमा स्मलमा हो मिडियममा पनि पुरा भ्यरी गर्छ नि त तपाईँको साइज चाहिँ डिफ्रेन्ट छ यो कलेक्सन चाहिँ अब तपाईँको दिवाली पछि चाहिँ पुरा आउँछ विन्टरको अहिले चाहिँ हामीले अर्डर गरिरहेको छु कि उताबाट हजुर अन्त दिवालीको टाइमतिर चाहिँ ठिक्कै आउँछ अफर पनि लाग्छ नि दिवालीको हजुर नानीहरूको भन्दा पनि अबोभ थर्टिन चाहिँ पाउनुहुन्छ तपाईँले

हजुर पाउँनुहुन्छ हुलन क्यापहरू हुन्छ तपाईँको कोटहरू स्वेटर पुलोभर पाउनुहुन्छ ए हजुर हजुर

हुन्छ हजुर हुन्छ तपाईँ एकपल्ट आएर चेक गर्नुहोस् न ल सोनादामा पनि पाउँनुहुन्छ तपाईँले त्यहाँ पनि स्टक छ हो

अहँ हुँदैन हाम्रो स्याटर्डे बन्द हुन्छ हजुर हजुर हुन्छ हुन्छ हुन्छ